हजुर भन्नुहोस् न हजुर हजुर ए हजुर ए तपाईँको अब छोरी नाइनमा है अब तपाईँको थु थुप्रो अप्सन छ अब यहाँनिर केटाहरूको लागि अब इलेभेन टुएल्भ अब टेन इलेभेन टुएल्भ गर्नहुन्छ भने चाहिँ अब एसयुएमआई भयो कुमुदिनी होम्स सप्तश्री स्कुल अन्त सेन्ट अगस्टिन स्कुल रामलाल दाहाल हाई सेकेन्डेरी स्कुल सेन्ट जर्ज हजर अन्त गर्ल्सको लागि चाहिँ अब प्रणामी गर्ल्स हाई हाई स्कुल डक्टर ग्राम्स् होम्स् डक्टर ग्राम्स् होम्समा चाहिँ अब केटा पनि बोइज पनि एलाउ छ गर्ल्स पनि एलाउ छ है अन्त फिलोमिना स्कुल भयो अब तपाईँको कलेज अब कलेज लिनु दिनु अब कलेज हुन्छ गराउनुहुन्छ भने चाहिँ अब कालिम्पोङ कलेज गर्ल्स बोइजको लागि छ अन्त क्लुनी कलेज भयो यो त गर्ल्सको लागि मात्रै हो तर क्लुनी कलेज चाहिँ हुमन कलेज पनि भन्छ अब गर्ल्सको लागि अन्त बिटी कलेज छ टिचर्स ट्रेनिङ हुन्छ यसमा पोलिटेक्निक भयो टेक्निकल कलेज थुप्रो पाउनुहुन्छ तपाईँले तपाईँ कुन चाहिँ पढाउनु हुन्छ अब तपाईँकै न गर्ल्सको लगि त थुप्रो छ नि प्रणामी भयो गर्ल्स हाई सेकेन्डरी हाई सेकेन्डरी स्कुल भयो अब तपाईँलाई कुन चाहिँ इच्छा लाग्छ हजुर राम्रो छ त तपाईँलाई कुन चाहिँ इच्छा लाग्छ गराइदिनोस् न अन्त त्यो चाहिँ बोइजको लागि हो कुमुदिनी होम्सहरू चाहिँ इलेवेन टुएल्भ चाहिँ अब गर्ल्सले पनि पाउँछ अहिले चाहिँ तर अहिले चाहिँ छैन पहिला चाहिँ गर्ल्सले पनि पाउँथ्यो हजुर ए हजुर हजुर हजुर थुप्रो छ स्कुलहरू एक्ज्याट चाहिँ याद भएन अब एक्ज्याट चाहिँ याद छैन नि मलाई पनि

हजुर हजुर ए हजुर हजुर हजुर हजुर थुप्रो छ नि कलेजहरू त केटाहरूको लागि पनि हजुर थुप्रो छ कालिम्पोङ कलेज बिटी कलेजतिर ट्रेनिङहरू हुन्छ है पोलिटेक्निक भयो टेक्निकल कलेजहरू हुन्छ धेरै कुरा अब सिक्नु पाउँछ हजुर हजुर हुन्छ हुन्छ हुन्छ राखेँ हुन्छ हुन्छ